मलाई चाहिँ गाउँतिर है प्रोग्रामहरू हुँदा भयो अन्त सांस्कृतिक प्रोग्रामहरू हुँदा भयो है त्यति बेला मलाई गीत गाउनु मनलाग्छ होइन अन्त गीत गाउनु मनलाग्छ अन्त त्यही रियालिटी सोहरू भयो है अन्त टिभीतिर हामी देख्छौँ होइन रियालिटी सोहरू जस्तै भोइस अफ नेपाल इन्डियन आइडलतिर मलाई गीत गाउनु मनलाग्छ